हेलो हजुर भन्नुहोस् हेलो हजुर भन्नुहोस्

हजुर अहिले त अहिले फिलहाल चाहिँ यो नयाँ मोडल आएको छ नयाँ तपाईँले कुन टाइपमा चाहिँ गाडी रोज्नुहुँदैछ कुन टाइप कस्तो खालको गाडी चाहिँ तपाईँलाई चाहिएको फाइभ सिटर सेभेन सिटर फाइभ सिटरमा चाहिँ सानो गाडी छ सेभेन सिटरमा चाहिँ तपाईँले बुलेरो रोज्नु सक्नुहुन्छ अन्त एउटा नयाँ मोडल आएको छ एक्सयूभी थ्री हन्ड्रेड त्यो पनि तपाईँले हेर्नु सक्नुहुन्छ त्यसमा चाहिँ फुल सेन्सर टाइप हुन्छ इन्टे इन्टेरियर फ्रन्ट ब्याक दुवैपट्टि क्यामेरा भएको तपाईँंले पाउनु हुनु सक्नुहुन्छ इन्स्टलमेन्टमा मिल्छ तपाईँले कति महिनाको लागि तपाईँले इन्स्टलमेन्ट गर्नु सक्नुहुन्छ त्यसमा छत्तिस महिनाको लागि हुन्छ अन्त अठचालिस महिनाको हुन्छ तपाईँले यो दुइवटामा कुनै पनि एउटा रोज्नु सक्नुहुन्छ अहिले फिलहाल नयाँ मोडल आएको छ गाडी त्यो त्यसको नाम चाहिँ स्करपियो हो त्यो पनि तपाईँले

हुन्छ हुन्छ हुन्छ वेलकम